नेपाली भाषा एकदमै धनी हो अब नेपाली अन्य भाषाहरूले गर्दा नेपालीमा के कस्तो परिवर्तन आएको छ भन्दा चाहिँ अब हामीले दार्जिलिङमै देख्छौँ त्यो धेरै परिवर्तन भएको छ भनेर ती बोलिमै हेर्दा हामी शुद्ध नेपाली त अहिले त्यस्तो बोल्दैनौँ बोल्दा बोल्दै बिबिचमा इङ्लिस हिन्दी शब्दहरू पनि हाल्ने गर्छौँ र अहिले धेरैले त बोल्दा बोल्दा कोरियन भाषा पनि बोल्ने गर्छन् अनि लेखाइमा पनि अब पहिला संस्कृत नेपाली हुन्थ्यो अहिले त अब अलिक त्यो मान्छेहरू परिवर्तन भएर लेखाइमा पनि धेरै परिवर्तन आइसकेको छ र त्यही बोलीचालीको भाषाहरू पनि धेरै प्रयोग हुन्छ लेखाइमा पनि अहिले

र कतिवटा शब्दहरू त अहिले प्रयोग गरेर गरेर त्यो नेपाली नै मान्न थालेको छ हामीले कतिवटा शब्द चाहिँ नेपाली नभए पनि हामी नेपाली नै सोच्दछौँ र अब यो भन्दा अब यो संस्कृति भन्दा अब यो यो मम नै लिँदा पनि हुन्छ यो मम त अब नेपालीको एकदम त्यो खाद्य पदार्थ नै होइन हुनु त तर अब यहाँ धेरै भइसक्यो यो मम थुक्पाहरू भएको यसलाई पनि अहिले नेपाली खाद्य पदार्थमै लिने गरिन्छ